पेनाङ भाइ पेनाङ रेस्टुरेन्ट हो ए म बिनिता प्रधान बोलेको कि अघि तपाईँलाई मैले खाना अर्डर गरेको थिएँ नि त्यसमा नि अलिकति एड्रेस मिस्टेक भएछ कि भाइ त्यसमा अब गेल दर्जन डाँडा थियो कि त्यसमा चाहिँ तपाईँले गेल स्कुल डाँडामा पठाउनु पर्ने भयो तपाईँले पठाउनु आँट्नु भएको थियो होला है सरी भाइ हजुर दर्जन डाँडा नभएर चाहिँ स्कुल डाँडामा पठाइदिनुहोस् न ल मैले तपाईँलाई त्यो एड्रेस बताइदिएँ अब अघि खाना अर्डर गरेको थियो नि त्यसमा चाहिँ अब थाहा भयो होला दुई प्लेट मोमो हजुर दुई प्लेट चौमिन अन्त पिज्जा त्यति चाहिँ अब पठाइदिनुहोस् न ल अघि गल्ती भइहाल्यो अब यसमा पठाइदिनुहोस् न हुन्छ भाइ हुन्छ थ्याङ्कयू